हजुर हो त ए सिक्किमबाट बोल्नुभएको ए हजुर भन्नुहोस् न के थियो तपाईँको ए हजुर यो स्याटर्डे हजुर ए हजुर तपाईँको यता कालिम्पोङमा फर्स्ट टाइम हो ए हजुर तपाईँ कहिले आउनुहुन्छ मलाई फर्स्टमा त्यो भन्नुहोस् हो अन्त तपाईँको तपाईँ अब हाम्रो होटलमा बस्नु चाहनुहुन्छ भने चाहिँ तपाईँको हामी तपाईँलाई टुरिस्ट प्लेसहरू पनि भन्नुभयो हो हामी सबै जग्गा घुमाइदिन्छौँ यहाँनिर यहाँ साइट सिन चाहिँ नौ जग्गा छ नाइन साइट सिन छ हो त्योहरू हामी सबै सिकाइदिन्छ हामी सबै घुमाइदिन्छ रुमको म्यानेजमेन्टहरू सबै राम्रै छ एकदम राम्रो छ अनि कति बङ्गाली टुरिस्ट कताकताको मान्छेहरू यहीँ त आएर बस्छ यहीँ होटलमै बाहिरबाट घुम्न आउनेहरू ए तपाईँहरू ए चारजनालाई एउटा रुम एकदमै कम्फर्टेबल हुन्छ तपाईँको दुईवटा बेड हुन्छ दुईवटा किङ्ग साइज किङ्ग साइज बेड दुईवटा हुन्छ हो चारजनालाई एकदमै राम्रो हुन्छ तपाईँले त्यहाँ एउटा सोफा पाउनुहुन्छ एउटा टिभी हुन्छ हजुर एकदमै कम्फर्टेबल हुन्छ अनि तपाईँको हजुर हजुर हामी कहाँ तपाईँहरू स्ट्यान्डसम्म आउनुहुन्छ त्यहाँदेखि हामी ड्राइभर पठाइदिएको हुन्छ तपाईँलाई ड्राइभरको नम्बर दिएको हुन्छ ड्राइभरले तपाईँलाई त्यहाँबाट पिकअप गरेर यता आउनु यता ल्याइदिन्छ हाम्रो होटलमा त्यहाँदेखि तपाईँको कति दिन बस्नुहुन्छ त्यो भन्नुहोस् त्यहाँदेखि तपाईँलाई सबै जग्गा घुमाइदिन्छ यता डेलो दुर्पिन हनुमानटक भयो यता पाइनभ्यु नर्सरीहरू छ रेलीहरू छ अनि यता नयाँ स्विमिङ पुल खोलेको छ हो त्यहाँ चाहिँ एकदमै राम्रो छ नयाँ स्विमिङ पुलमा चाहिँ यता तपाईँहरूलाई अब सबै दिनभरि घुमेर त्यहाँनेर बेलुकाखेरि जानुभयो भने चाहिँ एकदम रिल्याक्स फिल हुन्छ हो एकदम नेचर हुन्छ नि अब एकदमै अर्ग्यानिक छ सबै त्यो बाँसहरूको उ त्यो गरेकोहरू छ बाँसहरूले बुनेको चियरहरू एकदमै मजा आउँछ तपाईँहरूलाई कालिम्पोङ आएर पछ्ताउने चाहिँ हुँ पछ्ताउने चाहिँ छैन तपाईँहरू एकदमै राम्रो छ हजुर त हजुर ए हुन्छ तपाईँको हुन्छ तपाईँको यही नम्बर हो भने म तपाईँलाई यहीँनिर कन्ट्याक्ट गर्नेछु अनि म तपाईँलाई ड्राइभरहरू पठाइदिन्छु तपाईँको यही नम्बर है म तपाईँलाई यसमै कन्ट्याक्ट गर्नेछु नि हुन्छ हुन्छ तपाईँहरू कति बजीको गाडीमा आउनुहुन्छ त्यो चाहिँ मलाई मेसेज गरिदिनु होस् नभए कल गरिदिनु होस् न ल हुन्छ थ्याङ्क्यू